युपिएससीको इक्जाम गर्ने छात्रहरूलाई मिडियाले देश विदेशमा भएको घटनाहरूको न्युज अनि न्युजहरू र अनि त्यही जानकारी गराउँछ र अनि त्यत्ति नै हो मद्दत गर्ने भनेको